हजुर हजुर हो त हजुर साग सब्जीमा त तपाईँले के के चा अब सबै पाउँछ नि मेरोमा आलु भयो सागमा लौका भयो अब करेला भयो मटर भयो के चाहिँ चाहियो तपाईँलाई के के को चाहिँ आइटम चाहिएको छ हजुर हजुर तपाईँलाई मटर तपाईँलाई त्यो उयो चाहियो कि बोक्रासितै चाहियो कि तपाईँलाई यसो दाना छोडाई सकेको चाहियो यसको दाम अलग अलग छ हो अब बोक्रैसितै भने चाहिँ तपाईँलाई यस्तै पैँतालिस पचास रुपियाँहरू हालिदिन्छौँ हो कति जस्तो चाहिएको तपाईँलाई ए तपाईँले भने पछि त तपाईँलाई हुन्छ हामी मिलाएर दिन्छौँ नि अलिकति घटाइदिन्छौँ नि एक दुई रुप्पे हजुर हजुर हजुर हजुर पाउनु हुन्छ एकदम हजुर गाजर टमाटर भयो हो तपाईँको बिटहरू पनि पाउनु हुन्छ अरूहरू पनि ए हजुर हजुर हजुर हजुर तपाईँलाई टमाटरहरू चाहिएन तपाईँलाई टमाटरहरू चाहिएको छ हजुर हजुर हजुर तपाईँको अन्त कति जस्तो चाहिँ अब यसो पाहुनाहरू चाहिँ कति जस्तोको लागि चाहिँ ए त्यसो भने यसो गर्नु न अन्त हामी अब सब्जी मटर लगाउनु होस् तपाईँले हो त्यस्तै बाह्र पन्ध्र किलो जस्तो लानु होस् हो मटरसित मिसाउने खोस्टासित गरिदिन्छु हजुर हुन्छ हुन्छ हामी मिलाई दिन्छौँ नि तपाईँलाई रेटको विषयमा त हामी अलिकति उयो तपाईँलाई धेरै नै चाहिएको रहेछ अलिकति कम्ती गरिदिइहाल्छौँ नि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ